हजुर निकिता म्याम हो हजुर म्याम सुन्नुहोस् न म यतै म यता हिमालीबाट हिमाली च्यानेल एड भयो नि हजुर हजुर हजुर ट्याक्कै एउटा जर्नलिस्ट हो हो मलाई यसो त्यहाँबाट केही इन्फर्मेसन चाहिएको थियो दिनसक्नु हुन्छ होला ए सुन्नुहोस् न त्यहाँनिर अहिले हेल्थहरू है त्यहाँनिर हस्पिटलहरू व्यवस्थाहरू कस्तो छ हो हजुर हजुर हजुर अहिले हजुर होइन अहिले नि अहिले होइन हो त्यहाँ त यसो केही हस्पिटलहरू छ कि छैन कि तपाईँको एरियातिर ए हजुर कति टाइम लाग्छ हजुर हजुर अनि कसैलाई साह्रो गाह्रो पऱ्यो भने चाहिँ कसो गर्छ हजुर त्यहाँ नर्सहरूको केही सुविधाहरू छ नर्सहरू हजुर

हजुर ए हजुर हजुर

ए हजुर हजुर अनि त त्यस्तो हजुर भनेपछि त्यस्तोहरू पुरा हुन्छ नि हजुर अनि त त्यतातिर तपाईँको सानो सानो क्लिनिकमा डक्टरहरू आउनुहुन्छ होइन टाइम टु टाइम ए क्लिनिक पनि छैन ए हजुर हजुर सेन्टर चाहिँ छ नि भन्नुभयो है सेन्टरमा दबाईहरू पाउँछ तपाईँको तिर

हजुर ए हजुर हुन्छ धन्यवाद हजुर ए हुन्छ हुन्छ